भारतमा धेरै टुरिस्टलाई आकर्षण गर्ने जग्गाहरू छ त्यसमा एकदमै बेसी मात्रामा टुरिस्ट आउने चाहिँ न्यू दिल्लीको ताजमहल कुतुब मिनार यसमा चाहिँ एकदमै भारत भरिमा हेऱ्यो भने सबसे बेसी चाहिँ यसमा नै आउँछ जस्तै धेरै भारतका बिभिन्न स्टेटहरूमा पनि टुरिस्टहरू जान्छन् त्यस्तै जस्तै भयो जम्मु एन्ड कास्मिर स्नोफल हेर्नको लागि जान्छन् अब नर्थ इस्टमा भन्नु पऱ्यो भने दार्जिलिङमा दार्जिलिङमा पनि धेरै टुरिस्टहरू धेरै आकर्षित जग्गा हो त्यसमा भयो टाइगर हिल त्यहाँदेखि सनराइज हेर्न धेरै पर्यटकहरू आउँछन् अन्त सिक्किमतिर पनि धेरै पर्यटकहरू आउँछ चार धाम भयो नथुला भयो अब मलाई चाहिँ यती नै थाहा छ